हेलो दिदी नमस्ते अनि कस्तो हुनुहुन्छ हजुर राम्रै छु तपाईँहरूको उता चाहिँ के फेस्टिभलहरू भयो हजुर हजुर हजुर

यता आजकल अलिपुरहरूतिर नि बेसी राम्ररी फेस्टिभलहरू मनाउँदैन नि त त्यही भएर आजकल सबैले बिर्सिसकेको छ नि त हजुर त्यही भन्नु त्यही भन्न आएको म त त्यही सोच्छु उता हुन्छ कि हुँदैन भनेर अनि दसैँहरू हजुर हाम्रो यतापट्टि बेसी हुँदैन नि त कोही कोहीले अब त्यो मोबाइलहरू हेरेर नै बिर्सिन्छ नि त बेसी जस्तो अन्त के के बनाउनु भयो हजुर

हजुर

ए अन्त भैलेनीहरू चाहिँ कसरी खेल्नुहुन्छ ए

हजुर हजुर

अनि भजनहरू गर्नुहुन्छ ल ल राखेको ल थ्याङ्क्यु दिदी